हेलो यो दिपा मिट सप हो ए हजुर होइन म यहाँ तल पेसोकबाट पेसोक वे साइड रेस्टुरेन्टबाट बोलेको कि हजुर होइन तपाईँको मासु दोकानबाट मासु अर्डर गरौँ भन्दैथिएँ डेलीको कि अनि के के को चाहिँ राख्नुहुन्छ तपाईँ चिकन र मटन है अनि रेट त साह्रो महँगो छैन होला है धेरै छैन होला म हजुर ए होइन म तपाईँको वान टाइम होइन डेली ल्याउने हो अनि डेलीको तपाईँले मिलाइदिनु हुन्छ होला नि त है मेरो डेली कस्टमरलाई त तपाईँले त्यासो गर्नु हुँदैन होला नि त अलिक त मिलाइदिनु हुन्छ होला नि त है ए हजुर अनि मलाई बिहान कति बजी खोल्छ तपाईँको दोकान मलाई त बिहान सात बजीभन्दा अगि चाइन्छ कि रेस्टुरेन्टको लागि हो ए हजुर अनि होम डेलिभरी हुन्छ तपाईँकोबाट सर्बिस के कसो छ दिनुहुन्छ तपाईँ होइन आठ बजी खोल्नु हुन्छ भने त मलाई त अलिक ढिलो हुन्छ होला हौ कि अलिक छिटो गरिदिनुहोस् न सात बजी चाहिँ मलाई चाहिन्छ नि त आठ बजीसम्म त मेरो पाकिसक्नु पर्छ हजुर ए होइन बासी त हुँदैन होला नि फेरि होइन बेलुका मैले फोन गरेर तपाईँले बेलुकै रेडी गर्दिनु भ भन्त फेरि त्यो गनाउँछ होला बिग्रिनु पनि सक्छ नि त ए हजुर हजुर अलिक छिटो चाहिन्छ मलाई चाहिनु चाहिँ कि हुन्छ तपाईँले त्यसो गरिदिनुहुन्छ भने मलाई डेली चिकन दुई केजी है दुई केजी चिकनमा चाहिँ म्याक्सिमम लेग पार्ट्स होस् न लेग पिस होस् हो अनि मटन गरिदिनुहोस् न मटन पनि दुई केजी डेली गरिदिनुहोस् हो अनि के मैले एडभान्स पे गर्नुपर्छ कि पछि एकैचोटि गर्दा हुन्छ ए हजुर हजुर यो हजुर हजुर हजुर एकदमै एभ्रीडे लाने हो अनि तर के तपाईँ होम डेलिभरी सर्भिस चाहिँ अब तपाईँले आफै दिनुहुन्छ कि म लिनु आउनु पर्छ कि ए हजुर त्यसो गर्दा हुन्छ नि ए हुन्छ हुन्छ हुन्छ त्यसो भए म पनि एकजना मान्छे पठाउँछु पहिले चाहिँ कि तपाईँलाई एडभान्स दिएर अनि यसो उसले पनि देखि देखि राखोस् हजुर म मेरो नाम विवेक म विवेक बोल्दैछु पेसोक वे साइड इन रेस्टुरेन्टबाट है म एकजना मान्छे पठाउँछु कि तपाईँसँग पनि कुरा गरिराखोस् अनि है हुन्छ हुन्छ धन्यवाद हुन्छ